के त्यहाँ जनावरहरू चराउनको लागि हरियो बगैँचा उपलब्ध छ भनेर प्रश्न गर्नुभएको छ यहाँ त्यस्तो कुनै बगैँचाको सुविधा छैन होइन यहाँ त मानिसहरूले खेती गर्नु नसकेको कारण रन अनि यहाँ मानिसहरूले जग्गा बेचेर घरहरूको धेरै निर्माण भइसकेको छ त्यसैले त्यस्तो हरियो बगैँचाहरू यहाँ छैन र बन जङ्गलहरू पनि यहाँदेखि धेरै टाढो पर्छ त्यसैले त्यस्तो सुविधा त यहाँ छैन र खराब हावा पानी प्रतिकूल मौसम प्लास्टिक पानीको अभाव आदि वातवरणीय परिवर्तनको कारण तपाईँले जनावरमा कुनै नराम्रो प्रभाव परेको देख्नुभएको छ यहाँको जनावरहरूलाई जति पनि मानिसहरूले हाम्रो ग्रा गाउँको बासिन्दाहरूले पा पालेका छन् गाई बाख्रा बाख्रा सुँगुर उर यिनीहरूलाई उनीहरूले खुल्ला रूपमा छोडिदिन्छ र यहीँ यहीँ वरिपरी डुल्छन् रहेको यहाँ फ्याँकिएको मैलाहरू पनि खाने गर्छन् जस्तै कुकुरहरूलाई पनि त्यस्तै यहाँको कुकुरहरू पनि त्यस्तै बाहिरको जे पायो त्यही खान्छ उनीहरू बिमारी आ के भएको के बिमारी भए को ती जनावरहरूमा त्यो पनि थाहा हुँदैन र ती जनावरहरू कति जनावरहरू त बिमारी एक दिन दुई दिन हुन्छ र उनीहरू मर्छ र कति मान्छेहेरूले मायाले हो या सहायताले गरेर उनीहरूलाई सही जग्गामा खनेर गाड्ने गर्छन् अनि त्यस्तो गाईहरूले पनि प्लास्टिकहरू त खाइराखेको हुन्छ तर ती गाईहरू यस्तो बिमारी भएर केही भएको थाहा छैन जस्तो गाईलाई कुकुरलाई कुकुरले चाहिँ टोकेर एउटा गाई चाहिँ त्यस्तै पगला भएर होइन त्यो गाईहरू हिँडेर सबै मान्छेहरूलाई खेदाएर मरेको चाहिँ मैले देखेको छु होइन त्यस्तो अरू त के भन्नु त्यस्तो प्रभावहरू गाउँमा अलि अलि देख्न पाइन्छ